तपाईँकोबाट मैले जुन चाहिँ एउटा जिन्स पेन्ट मगाएको थिएँ अनि एउटा जिन्स सर्ट त्यो एकदमै राम्रो लाग्यो कलर पनि गएन एकदमै राम्रो लाग्यो साइजहरू पनि ठिकै फिटिङ भयो अनि यो के अरे लाउनुमा पनि आराम रहेछ अनि घामले रङ पनि नजाँदो रहेछ धुँदाखेरि पनि त्यसको रङ गएन एकदमै गुणस्तर रहेछ तपाईँको यो जिन्स पेन्ट र सर्टको क्वालिटीहरू है र एकदमै राम्रो लाग्यो फेरि पनि यस्तो कुरोहरू हामी मगाउनेछौँ तपाईँले यस्तै इस माने एउटा क्वालिटी एउटा गुणस्तर सामान पठाइदिनुहुन्छ भन्ने हामी आशा गर्छौँ धन्यवाद